म चाहिँ धेरै सानो उमेरदेखि नै गीत गाउन थालेको हो जब म आठ सालको थिएँ त्यतिखेरदेखि मैले गीत गाउन सुरु गरेको थिएँ अन्त फेरि मलाई चाहिँ स्टेजमा चढ्नु चाहिँ धेरै सरम लाग्थ्यो लाग्ने गर्थ्यो अन्त फेरि जहिले पनि गीत गाउने समय आउँथ्यो म चाहिँ पहिलेदेखि हात काम्ने गर्थ्यो मेरो अन्त खुट्टाहरू काम्ने गर्थ्यो म चाहिँ त्यही नर्भसनेसले गर्दा चाहिँ म चाहिँ गीत गाउनै सक्दिनँ थिएँ अन्त फेरि जहिले चाहिँ मैले चाहिँ गीत गाउँदै गएँ गीत गाउँदै गएँ अहिले अठार वर्षको पुगेको छु यत्ति सालभित्रमा चाहिँ मैले चाहिँ धेरै कुरो अनुभव गरेँ क्या आफ्नो लाइफमा आफ्नो जीवनमा मैले धेरै अनुभव गरेँ स्टेजमा चढ्दा चाहिँ कसरी चाहिँ गाउनुपर्छ भनेर नर्भस चाहिँ हुनुहुँदैन रहेछ क्या मैले चाहिँ त्यो चाहिँ सिकेँ अन्त फेरि नर्भस आफू अब राम्ररी गीत गाउँदैछ भने पनि राम्रै भोइस छ भने पनि नर्भसनेसले गर्दा चाहिँ सबै कुरो बिगारिदिँदो रहेछ क्या मैले चाहिँ त्यो चाहिँ सिकेँ यत्ति सालसम्म अन्त फेरि कहिले पनि डराउनु चाहिँ हुँदैन रहेछ आफ्नो आफ्नोमाथि विश्वास हुनुपर्छ आफूले गर्नसक्छ भनेर अन्त फेरि आफ्नो दिमागले सोचेपछि त सबै कुरो हुने हुन्छ नै हुन्छ मान्छेले गर्नु नसकेको कुरो चाहिँ के चाहिँ छ र होइन आफूले सोच्नुपर्दो रहेछ क्या अनि त्यहाँपछि चाहिँ हुन्छै हुन्छ हामीले चाहिँ गर्नु चाहिँ पर्नेरहेछ चाहिँ डराउनु चाहिँ हुँदैन रहेछ क्या मैले चाहिँ त्यो चिज कुरो सिकेँ